उत्तर भारत र दक्षिण भारतको मुख्य सांस्कृतिक भिन्नताहरूमा चाहिँ जस्तै कि भाषा खानापिना लुगाफाटा मौसम राजनीतिक स्थरता भुगोल अवसरमा यो सबैमा चाहिँ भिन्नता छ र यसमा जस्तो कि मा माथितिर चिसो भयो भने तल गरम हुन्छ अब पाहाडी इलाकामा चिसो भयो भने समतल एरियामा चाहिँ ठन्डै रहन्छ लुगाफाटामा लगाउनेको लगाउन अर्को अर्को अर्को प्रकारको लगाफाटाहरू हुन्छ